हेलो अँ साथी ए म त एकदम राम्रो छु नि हो अनि तिमी भन भन भन हजुर

जाऊँ न त अनि के छ जानुपर्छ साथीहरूलाई पनि भन्नुपर्छ अरूलाई पनि ल को को जाने त्यही त दि अँ सबैलाई भन्नुपर्छ दिया सिया सबैजनालाई के भन न भन अहँ अँ बातै मिल्दैन हो तिनीहरूसँग तिनीहरू त महाको छ हो अँ अँ तिनीहरू त्यस्तै छ त्यसको बेहोरै छैन अँ अँ त्यसो भए त्यसलाई नलगौँ न त नि ए थैट् नभन न हो तिमी ए ल न त राखेँ लाइट ड्रेस लगाऊँ न त ल अँ अँ अँ त्यहाँ गएर चाहिँ ल ल अन्त कता कता जाने घुम्नु अँ त्यहाँदेखि

अँ त्यहाँनिर स्विमिङ गर्नेहरू छैन स्विमिङ गर्ने पुलहरू त्यहाँनिर छैन

ए जे अँ अँ ढेँडो अँ ल ल अँ यी मेरो त किनेमा फेबरेट हो नि हौ ल सबैलाई भन्नुपर्छ मिलेर जानुपर्छ कहिले प्लान गर्ने त अनि असार ए अँ तिमी र म मिलाऊँ न त अहिले अहिले भेटौँ न त ल हामीहरू ल ल साथीहरू सबैलाई भन्नुपर्छ स्विटी दिया सरिता अँ रोहिताहरूलाई भन्ने कि नभन्ने हौ कोमललाई चाहिँ नबोलाऊँ न त ल अँ तिनीहरूलाई नभन है मिल्दैन तिनीहरू अँ पुग्छ होला दुई तिन हजारले म त दुई मेरो त दुई हजार मात्रै छ हजुर अँ ठिकै हुन्छ अँ ल त साथी अहिले भेट्नुपर्छ ल राखेको ल साथी हुन्छ तिमीलाई पनि